मेरो गाउँमा किराले टोकेको निको पार्न प्रयोग गरिने लोकप्रिय घरेलु उपचारहरू नुन भुटेर सेक्नु र त्यही मटितेल लगाउनु र यदि सबैलाई यदि मौरीले टोकेको छ भने चाहिँ मह लगाउनु त्यति आदि प्रयोग गर्दछन्